विशेष गरी मैले मेरो पहिलो उत्पातका रूपमा फिक्सनल स्टोरिज काल्पनिक कथाहरूबारे चर्चा गरेको छु है र मलाई ती काल्पनिक कथाहरू पढ्दाखेरि मेरो एकदमै राम्रो एक्सपिरियेन्स छ त्यसमा जुन प्रकारले कथाकारले पात्रा र घटनाहरूको प्रयोग गरेका हुन्छन् र जुन प्रकारले कार्यकरण शृङ्खलालाई निर्वाह गरेको हुन्छ त्यो कुरो मेरो निम्ति एकदमै उत्प्रेरक रहेको छ है र म जहिले पनि ती लेखकको त्यो कल्पनाको संसारभित्र पसेर उनले प्रयोग गरेका ती विधिहरूलाई ती युक्तिहरूलाई बुझ्नको निम्ति जहिले पनि म उत्सुक रहन्छु र त्यसो हुँदा मलाई ती काल्पनिक कथाहरू पढ्दाखेरि मेरो जहिले पनि मलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ